मोटो मोटो किताब छ भने मलाई दुई हप्ता तिन हप्ता लाग्छ तर पातलो कप् पात्रो पातला छ भने चाहिँ म दुई तिन दिनमै सक्छु पढ् पढेर अनि य् यो पुस्तकहरूले गर्दाखेरि हाम्रो नलेजहरू धेरै नै बढ्छ अनि पुस्तकले गर्दाखेरि हाम्रो जीवनमा धेरै नै प्रभाव पनि गर्छ अनि यसले गर्दाखेरि हाम्रो नलेजहरू धेरै बढेर जान्छ अनि यसले गर्दाखेरि हामी धेरै इक्जाम बसेर हामी ठुलो प्राप्त गर्न सक्छ ठुलो ठाउँ प्राप्त गर्न सक्छ अनि यो पढ्दाखेरि मलाई रुचि नै छ पढ्नु त तर मलाई पढ्नु चाहिँ मेरो सामान्य पाँच छ घन्टा हुन्छ अनि त्यो पाँच छ घन्टा मद् म दुई दुई तिनवटा बुक पढिसक्छु बुक पानि पातलो पातलो हुनुपर्छ अन्त मात्रै सक्छु मोटो किताब छ भने म पाँच घन्टा पढ्छु त्यहाँदेखि फेरि बेलुका दुई घन्टा पढ्छु अनि त्यसरी नै मेरो किताब सकिन्छ पढेर अनि किताब पढ्नका लागि म राम्ररी प्रिपेर्ड भएरै बस्छु एकदम सबै किताब सिताब लिएर अनि म यहाँदेखि यहाँसम्म पढिसक्छु भनेपछि म पढेर सक्छु है सक्छु अनि यो सबै पढिसकेर म एकछिन बस्छु दुई घन्टा पढेर एकछिन बस्छु त्यहाँदेखि फेरि तिन घन्टा एकदम रेगुलर पढेको पढेकै गर्छु हाम्रो स्कुलमा पनि किताबहरू हुन्छ म त्यही त्यो बेसी पढ्सु अनि बाहिर बाहिर लाइब्रेरीहरूतिर गएर बुकहरू किनेर म पढ्सु अनि यो पढेको पढेर मलाई धेरै नै मज्जा आउँछ